हेलो

वाटर सप्लायर है तपाईँ होइन मलाई नि यो सानो कम्प्लेन गर्नु छ कि गुनासो गर्नु छ पानीको विषयमा पहिला चाहिँ सबभन्दा पहिला चाहिँ पानीको टाइम एकदमै कम्ती भयो त्यसले गर्दा मलाई पानीको कमी हुँदैछ अर्को पानीमा मैला आउने काम हिलो आउने काम पनि हुँदैछ पानीको समय कस्तो प्रकारले मिलाउन सकिन्छ यहाँ हाम्रो गाउँमा मात्रै हो कि या अन्य ठाउँमा पनि त्यस्तै छ कि ठिकै छ त्यसो भए पानीको पाइप त हामी चेक गर्नु लगाउछौँ तर त्यो काम चाहिँ विशेष अब तपाईँहरूकै जिम्मामा पनि आउँछ तपाईँहरूले आएर पनि चेक गरिदिनु सक्नुहुन्छ किनभने हामीले ट्याक्स तिरिरहेका छौँ पानीको समयलाई पनि केही बढोत्तरी हुन्छ कि कम्ती समय होइन सुन्नुमा निश्चित समयदेखि अलिक बढी समय पनि दिँदै गरेको जान्नमा आएको छ टाइम भयो नि त किनभने पानीको अभाव हुने मौसममा त त्यो समय पनि कम्ती हुँदा त हामीलाई पानीको एकदमै असुविधा हुन्छ नि किनेर खानु हुन्छ धन्यवाद म एकपल्ट गुनासो पत्र चाहिँ लिएर आउनेछु